हेलो हेलो हजुर जस्तो भन्नुहुन्छ त्यस्तै जुत्ता छ हाई एङ्कल लो एङ्कल एडिडास तपाईँलाई चाहिँ कुन चाहिँ चाहिएको होला ए लो एङ्कलमा एडिडासको तपाईँलाई कुन जुत्ता चाहिएको लो एङ्कलमा हाम्रोमा भेराइटी छ तपाईँको एडिडासमा पुरा भेराइटी छ हाम्रो प्राइसहरू त हेरि पन्ध्र सौदेखि स्टार्टिङ छ पन्ध्र सौदेखि प्राइस त धेरै छ तपाईँको त्यो बजेट कति हो ए हजुर पहिला तपाईँ हाम्रै यहाँबाट लिनुभएको थियो अहिलेसम्म हाम्रो फिडब्याक त अहिलेसम्म सबैले राम्रो दिइरहेको छ हजुर हजुर अन्त हजुर भन्नुहोस् हाम्रो दोकान चाहिँ तपाईँको मार्केट मार्केट पुग्नुपर्छ ए हजुर आज खुलै छ त हाम्रो तपाईँको राति बेलुका दस बजीसम्म दस बजीतिर बन्द हुन्छ छ बजी ए हजुर अन्त जुत्ता तपाईँलाई हामी होम डिलिभेरी पनि गर्नुसक्छौँ तपाईँ हाम्रो अनलाइन पेजमा ए आउनुहोस् यहाँनिर मार्केट आउनुहोस् त्यहाँबाट फोन गर्नुहोस् न म तपाईँलाई गाइड गरिदिइहाल्छु हुन्छ